हेलो दिदी मैले अस्ति क्या त तपाईँको यो के भन्छ रिलायन्स फेमिन्स टेन्सबाट नि अस्ति टिसर्ट लगेको थिएँ होइन अन्त त्यो टिसर्टको चाहिँ भित्र अब स्लिब्स पनि थियो अन्त बाहिर चाहिँ अलिक अब त्यो सानसानो उयो भएको हुन्छ नि अब दुलो भएको टिसर्ट थियो होइन मतलब डिजाइन नै त्यस्तो अन्त त्यसले चाहिँ म चाहिँ शीतल हुन्छ भनेर तपाईँहरूले पनि राम्रो छ भनेर लानु भन्यो हो अन्त अब त्यो स्लिभ्सले पनि त्यस्तो गरम हुन्छ जस्तो चाहिँ लागेको थिएन नि त तर त्यो भित्रको स्लिभ्सले त पुरा गरम हुँदो रहेछ फेरि त्यो लगाएँ त्यो स्लिभ्स लगाएन भने नि अब भित्रको सबै इनरवेरहरूको कलरहरू सबै दैख्ने खालके टिसर्ट रहेछ अन्त मलाई त त्यस्तो खालके त अब एक्सपोज हुने खालके त मनपर्दैन टिसर्टहरू कि अन्त मलाई त्यस्तो राम्रो लागेन हौ त्यो टिसर्ट अन्त कुर्ती किनेको थिएँ होइन त्यो सँगै कुर्ती पनि लगेको थिएँ अर्को एउटा कि त्यो कुर्ती पनि जस्तो नापेको त्यस्तो त थिएन यत्ति लामो आएको जस्तो लाग्यो म त तपाईँहरूले त त्यस्तो हालिदिनु भएको हो कि मैले त्यस्तो पाएको हो कि तर त्यस्तो त नहुनु पर्ने तर अबदेखि चाहिँ होस् म तपाईँहरूले भनेको टिसर्टहरू चाहिँ त्यस्तोहरू चाहिँ त्यहाँबाट चाहिँ लादिनँ मलाई राम्रो लागेन